हजुर हेलो हजुर हजुर हजुर हजुर हजुर ए हजुर हुन्छ नि मेरो कामै त त्यही हो अगस्ट पाँच तारिख भन्नुभयो हजुर हजुर हजुर हजुर फोटो एकदमै राम्रो उयो क्यामेराको एकदम राम्रो क्वालिटी छ राम्रो डिजाइनमा अब फोटोहरू राम्रो निकालिदिन्छु तपाईँलाई फोटोहरू मात्रै कि अब भिडियो अब उयो नै रिकर्डिङ नै गर्नुपर्ने हजुर हजुर गर्छु हजुर हजुर हजुर ए हजुर हजुर हजुर राम्रै हुन्छ फोटोहरू पनि अब क्यामेराको उयो राम्रै छ अब अहिलेसम्म मैले जति गर्दै आइरहेछु काहीँ त्यस्तो कम्प्लेन त राम्रै नै अब एकदम अब डिलिभेरी दिइरहेको छु हो फोटोको क्वालिटीहरू नि एकदम राम्रो हुन्छ भिडियोहरू एकदम राम्रो हुन्छ हजुर हजुर हजुर ए चार्ज भन्नुभएको म तपाईँको अब हेरिहेरि गर्छु अब तपाईँको कसैको अब एकदमै ठुलो भव्य रूपमा अब छ भने फोटोको अब डिजाइनहरू क्यामेराको उयोहरू अब त्यस्तै उयो लाग्छ अब तपाईँको पाँच हजार छ हजार जान्छ अब अब नर्मल उसमा त्यही अब तिन हजार पैँतिस सौ त्यस्तोसम्म लिन्छु तपाईँको तपाईँको एकदम भव्य रूपमा हो कि अब ठिक ठिकै होला नि त बिहा त हजुर हुन्छ म अब गाउँ ठाउँमा त्यही अब भिडियोसँग फोटोसोटो मिलाएर भिडियो उसँग त्यही त पैँतिस सौ छत्तिस सौ त्यस्तै लिन्छु तपाईँको हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ